साथी म चाहिँ नि हामी चाहिँ के गर्छौँ भनेदेखि हाम्रो स्टाफहरू जुन चाहिँ छ स्कुलको सबैजना छुट्टीको समयमा चाहिँ मिलाएर आफ्नो आफ्नो बाइक लिएर टाढो टाढो बाइकिङ गर्ने प्लान मिलाउँछौँ र प्रायः विशेष गरी अब अप्रिल मार्च अप्रिल समयमा त्यतिबेला चाहिँ दिन पनि राम्रो हुन्छ र अस्तिको वर्ष पनि हामी गएको थियौँ पाक्किममा र पाक्किम चाहिँ यहाँबाट हामीले सबैजना साथीभाइहरू मिलेर र एउटा बाइकमा कोही एकजना दुईजना गरेर छजना हामी चैँ यसरी बाइकिङ गरेर गएको थियौँ पाक्किममा र पाक्किममा जाँदाखेरि चाहिँ हामी यता रम्फू भएर नयाँ बाटो बनाएको रहेछ त्यहाँनिर त्यो ठुलो बाटो त्यो बाटो भएर हिँड्यौँ र त्यो बाटो मज्जाको बाटो पनि रहेछ बाइकिङमा मज्जा आउँदो रहेछ र फेरि पनि हामी प्लान बनाउँदैछौँ यो पालिको प्लान चाहिँ के हो भने माथि यो बिन्दू जाने के भयो भनेदेखि यो बिचमा हाम्रो जुन चाहिँ यो इलेक्सनहरू भयो के के को हाम्रो ड्युटीहरू परेको कारणले गर्दाखेरि हामी जा गएनौँ तर त्यति बेला चाहिँ हामी त्यहाँनिर गएका थियौँ पाक्किम त्योभन्दा अगाडि हामी याङमाकुम भन्ने ठाउँमा गएको थियो याङमाकुम चाहिँ एउटा टुरिस्ट स्पोट हो त्यहाँनिर हामी चार पाँचजना आफ्नो आफ्नो बाइक लिएर गएको थियौँ र यो प्रकारको मज्जा आउँछ अझै हामी के हो भनेदेखि हामी एकदमै लामो यात्रा भएछ भने नेपाल पनि पसौँ भनेर सोचेको अनि विगत साल वर्षमा चाहिँ हामी उयेसमा गएको थियो कन्याममा कन्याम भन्ने ठाउँ चाहिँ नेपालको एउटा रिसेन्टली डेभलप टुरिस्ट स्पट हो यो चाहिँ के भनेदेखि हामी यता दार्जिलिङ भएर पशुपति भएर त्यसपछि पशुपतिदेखि चाहिँ प्रायः कति पनि होइन अलिकति पर मात्र हो त्यहाँनिर चाहिँ बाइकमा हामी चाहिँ के गऱ्यौँ भनेदेखि दार्जिलिङमा यो लप्चूमा खाना खायौँ लप्चूमा खाना खाएर चाहिँ सिधै कन्यामसम्म चाहिँ त्यहाँनिर उयेसमा चाहिँ एन्ट्रीमा चाहिँ त्यहाँनिर हामीले पासहरू लिनु पर्दोरहेछ यो पशुपतिमा चाहिँ कन्यामसम्मको हामीले पास लियौँ र कन्याम चाहिँ बेसी टाढो होइन त्यहाँदेखि पशुपतिदेखि चाहिँ धेर टाढो होइन रहेछ अलिकति पर मात्रै रहेछ हामी त्यहाँदेखि कन्याम भएर फेरि त्यही बाटो नफर्केर त्यहाँबाट चाहिँ तल धुलाबारी जाने भयौँ र बाइक लिएरै धुलाबारी लाग्यौँ र धुलाबारीदेखि चाहिँ के त्यहाँनिर नयाँ बाटो भेट्दा रहेछ फोरलेनको बाटो बनाएको रहेछ यो अन्तराष्ट्रिय हाइवे भन्दो रहेछ नि यो इन्टरनेसनल हाइवे त्यो बाटो भएर बाइक कुदाएँ एकदमै मज्जा लाग्यो नयाँ बाटो नयाँ ठाउँ है एकदमै मज्जाले हामी कुद्यौँ यो यस्तो प्रकारले हामी फेरि पनि हामी बाइकिङ गर्ने प्रोग्राम बनाउँदैछौँ हाम्रो साथीभाइहरू सबैजना एकदमै रेडी र त्यसको लागि चाहिँ हामी चाहिँ बाइक चाहिँ एकदमै राम्रो कन्डिसनमा बनाएर मात्रै लाने ता कि बिचमा चाहिँ कुनै प्रकारको दुःख नहोस् समस्या नहोस्